भारतीय कला शैलीहरूमा धेरै यस्ता कला कलाहरू छन् जो वर्तमान पिँढीलाई थाह पनि छैन होला र सायद यसको प्रयोग उनीहरूलाई कहिले नभएको ज्ञान होला र यस्तै केही संरकक्षण गर्नु पर्ने आवश्यक भएका भारतीय कला शैलीहरूमा विशेष गरेर नेपाली नृत्यहरूमा मारुनी तामाङ सेलो पुगाल पाङ्गदुरे अनि बङ्गाली गीतहरूमा बाहुल गीत शैली यी कला बिस्तारै बिस्तारै लोप भएको हामीले अनुभव गरिरहेका छौँ र मलाई लाग्छ भारतीय कला शैलीहरूमा यी केही कलाहरू आजको दिनमा संरक्षण र संवर्धन गर्नुपर्ने आवश्यक बोध भएको छ